ब्याङ्कहरू बाहेक मानिसहरू पैसा वा ऋण लिन जाने ठाउँहरू चाहिँ अहिले व्यक्तिगत त हुने जुन धनाढ्य हुन्छन् र पोस्ट अफिसहरूमा पनि कहिले काहीँ यस्ता पैसा दिने काम गर्दछन् भने अहिले जुन सेल्फ हेल्प ग्रुपहरू निस्किएको छ र त्यहाँ पनि मानिसहरूले पैसा वा ऋणहरू लिने गर्छन् ब्याज सहित